हिन्दी र नेपालीको एउटै लिपि हुन्छ जसलाई चाहिँ देवनागरी लिपि भनिन्छ हिन्दी पढ्नेले नेपाली पनि पढ्न सकिन्छ र नेपाली पढ्नेले हिन्दी पनि पढ्न सकिन्छ अनि हिन्दी को विभक्ति जोडेर लेखिँदैन र नेपालीको विभक्ति जोडेर लेखिन्छ